हेलो हजुर हो त हजुर तपाईँ को बोल्नुभएको होला है ए हजुर हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर हजुर हजुर म तपाईँलाई उयो म अहिले फ्री नै छु बिजी छुइनँ कि म तपाईँलाई एक्सप्लेन गर्छु नि है हाम्रो चाहिँ लाइक अलओभर प्याकेज चाहिँ झन्डै ट्वेन्टी फाइभ थाउजन्डहरूको बिचमा आउँछ हाम्रोमा ड्रोन क्यामरा पनि छ हाम्रोमा त्यो हाई लेन्सहरू भएको क्यामरा पनि छ है अन्त लाइक हामी हजुर यो लोकेसनहरू एकदम यो भिडभाड भएको जग्गा यो बिल्डिङहरू भएको जग्गा भन्दाखेरि चाहिँ एकदम शान्ति इलाकामा लाइक पाहाडहरू टाइपको जस्तै हाम्रो दार्जिलिङमा यो टाइगर हिलहरू छ यो ह्याप्पी भ्याली साइटहरू छ एकदम पिस एरियामा है ग्रिनेरिजहरू एकदम राम्रो पनि आउँछ ब्याकमा पुरा राम्रो राम्रो सिनेरिजहरू आउँछ पाहाडहरू आउँछ है त्यस्तोमा त्यस्तोमै सुट गऱ्यो भने चाहिँ राम्रो हुन्छ किनभने त्यहाँ चाहिँ हल्का फुल्का गाडी पनि हिँड्छ अन्त अब तपाईँहरूको आफ्नै गाडीहरू छ भने त्यो गाडीहरूमै सुट गर्दा पनि हुन्छ गाडी चलाउँदै गरको सुट गर्दा पनि हुन्छ या त अब बाहिरै निस्केर सुट गर्दा पनि हुन्छ है किनभने अलिअलि विन्डी एरियाहरू विन्डी विन्डी टाइपको प्लेस पनि छ त्यो हावाहरू आउँदाखेरि पनि सटहरू राम्रो आउँछ प्लस अब तपाईँले भन्नुभयो भने लुगाहरू भन्नुभयो भने लुगाहरू तपाईँले अब त्यहाँ के भन्छ साडीहरू लगाएर गर्दा पनि राम्रो देख्छ त्यो उइसमा है गाउन्जहरू लगाएर गऱ्यो भने पनि मज्जाको देख्छ कुर्थाहरूमै पनि अब यसरी तपाईँको जुन चाहिँ चुन्नीहरू हुन्छ बेहुलीले है त्यस्तोहरू अब अलिअलि उडाउँदै गरेकोहरू त्यस्तोहरू एकदमै राम्रो निस्किन्छ लाइक ड्रोनबाट पनि हामीले त्यसलाई भिज्वलाइज गर्छौँ इभन क्यामराबाट नि गर्छौँ है अन्त त्यस्तै छ लाइक दुई दिनको दुई दिनको सुट्स हुन्छ है अब त्यो तपाईँहरूले अब गीतमा बनाउँछु भन्नुहुन्छ कि या त अब उनीहरूले बी बिचमा अब डाइलगहरू बोलेर है अलिअलि एक अर्काको बारेमा अलिलि डिस्क्रिप्सन दिएर पो बनाउँछ कि त्यस्तोहरू गर्नुको लागि लाइक दुई दिनको चाहिँ हामी तपाईँलाई अब उयो गर्छौँ दुई दिनको लागि तपाईँले फुल्ली टाइम निकाल्नुपऱ्यो अन्त त्यही अनुसारले हामी सुट गर्छौँ अन्त हजुर पन्ध्र दिनभित्रमा चाहिँ तपाईँहरूको सबै रेडी बनाएर हामी सबै एकदम सबै फुल पिक्चरै रेडी बनाएर तपाईँहरूलाई हामी एकदम ह्यान्ड टू ह्यान्ड दिइहाल्छौँ अन्त पेमेन्ट पनि त्यतिबेला बादमै गर्दा पनि हुन्छ हामीलाई हजुर हजुर हजुर पेमेन्टमा अलिकति म मिलाइदिन्छु नि त्यस्तो कही छैन बहिनी चिनाजानै रहेछ मेरो साथीकै बहिनी रहेछ है म गरिदिइहाल्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ थ्याङ्कयू